मैले अस्ति अँ फ्लिपकार्टबाट एउटा सामान मगाएको थिएँ र त्यो सामान मलाई भएन त्यो कारणले चाहिँ म त्यो सामान चाहिँ क्यान्सल गर्न चाहन्छु र त्यस त्यो मेरो खाताबाट अलरेडी पैसा काटिइसकेको छ र आज म सोध्नुआएको कि के अब रिफन्डको सिस्टम के हो प्रोसेस के हो भनेर ताकि मलाई मेरो पैसा वापस आएर यो सामान लगोस्